अँ भन न हो त अँ हेरेँ कि मैले कहाँ जान्छ

अरूहररूले चाहिँ के भन्दैछ कहाँसम्म जाने भनेर भन्दैछ अँ

अँ अँ ठिकै हो त्यो त

खोइ कता जानु हौ है अँ त्यस्तो साह्रो त्यस्तो साह्रो टाढा त नजाऔँ होला हौ अब अरू पनि त सक्नु पऱ्यो हो हामी मात्रै हिँडेर भएन अँ उता पन्बू डाँडा नोक डाँडातिर जानुपर्छ होला हौ नोक डाँडामा जाऔँ होला हौ पुरा राम्रो छ अरे भनेर सुनेको थिएँ मैले गएको त छुइनँ म पनि कि अरूजग्गा त कहाँ जानु त पन्बू पन्बू डाँडा अँ ए होइन त्यसो हो भने अन्त पन्बू डाँडा जाऔँ न अन्त बाटो एकदम राम्रो छ त्यता हो सुबिस्ता पनि छ र वेदर पनि राम्रो हुन्छ हौ त्यहाँनिर त भ्यु पोइन्टहरू पनि राम्रो छ त्यहाँ जाऔँ हौ बरु है त्यस्तै सल्लाह गरौँ न है अँ

अँ अनि ड्राईहरू लाँदा पनि भयो हो अनि त्यहाँतिर पनि अलिअलि त दिन्छ हौ बनाइदिन्छ बनाउनु भनेर अर्डर गऱ्यो भने त बनाइदिन्छ अब कतिजनाले अब ड्राई मन पराउँदैन होइन घरबाट लगेको उनीहरूलाई अब गर्दैन भने उनीहरूरू त्यहाँनिर पनि खानु सक्छ अँ त्यही भएर बरु त्यहाँनिर छ नि जग्गाहरू कि एकटा एउटा दुइटा ढाबा छ जस्तो लाग्यो मलाई पहिला जाँदाखेरि त थियो त्यहाँनिर गऱ्यो भन्यो भने त त्यहाँ अर्डर गऱ्यो भने त बनाइ दिनुहुन्छ हौ त्यहाँनिर राम्रो बनाइदिँदो रहेछ तर मैले त्यहाँ एक जग्गामा त खाएको थिएँ कि पहिला त्यतैतिर त्यसरी गरौँ न अन्त सल्लाह गरौँ न एकपल्ट ल ग्रुपमा मेसेज गरेर मेसेज छोडेर अनि अब अरूले के भन्छ अन्त अरू पनि एग्री छ भने त ठिकै छ त्यहाँदेखिन् त्यतै जाऔँ सजिलो पनि हो बाटो पनि राम्रो छ नजिक पनि पर्छ बेलुका फर्किनु आउनु पनि सजिलो हुन्छ हो अँ अँ ल ल ल ल ल बाई